स्कुलमा चाहिँ अब धर्मको किताबहरू त साह्रै पढाएको जस्तो लाग्दैन मलाई होइन त्यस्तो त मलाई थाहा छैन हो अन्तखेरि अब दिन रात पूजा पाठ गरेर मात्रै बसेरपनि हुँदैन जस्तो लाग्छ मलाई चाहिँ पूजापाठ पनि गर्नु पर्छ समयमा होइन ठिकै एउटा समयमा पूजा पाठ गर्नु पर्छ धर्म पनि गर्नु पर्छ मान्छेले अन्त त्यसको अब पूजा पाठ मात्रै गरेर बसेर पनि भएन होइन अब अलिक त्यसको बदलीमा चाहिँ समाजमा कोही अब गरिब होइन निमुखा निर्धाहरूलाई हेल्प गर्नु होइन सहयोग गर्नु पर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन त्यस्तो त्यो झन् ठुलो धर्म जस्तो लाग्छ मलाई चाहिँ